भन न हल्लो अँ के गर्दैछौ म पनि बसिरहेको छु खै के गर्नुपर्ने ए ल ल अँ ल ल अँ ठिकै छ त तिम्रो खै कता कता जानुपर्ने भन्नु अब अँ ल ल आऊ न हाम्रोमा कि अन्त हाम्रोमै बस न एक दुई दिन अँ ल ल अनि त खाना खान आएको भयो अँ भयो अँ ल ल

अँ अनि त घरमा सबैजना ठिकै छ अँ ठिकै छ अनि त ऊ यो भैलिनी खेल्नु जाने ए ए ल ल अनि त अरू कुराहरू भन अनि त भन

अँ अब ल ल राखेको ल हामी भेटौँ न पर्सि बस बाई बाई